हाम्रो स्थानीय खानाहरू हाम्रो गाउँमा रेस्टुरेन्टहरू पनि छ अनि रेस्टुरेन्टहरूमा है मन पर्ने अब मोमोहरू भयो भेज नन् भेज चाउमिनहरू भयो अनि जति पनि अब हामीले नर्मल डेजहरूमा खाने माम माम दाल सब्जी भयो मासु मासुहरू भयो है जो जसले मासु खान्छ अन्त सबै कुरा नै एभाइलेबलै छ हाम्रो गाउँमा अन्त र